हिजोआज नानीहरूले खेल्ने गरेको नयाँ कुरा भनेको त मोबाइलै हो आजका नानीहरू त घरदेखि बाहिर गएर खेल्ने गर्दैनन् जति पनि मोबाइलमा आउने गेमहरू नै खेल्ने गर्छन् खेल खेलहरू भनेको त बाहिर अर्गनाइज हुँदाखेरि फुटबल भयो भलिबल भयो कोही ठाउँमा सानातिना क्रिकेट म्याचहरू पनि खेल्ने गर्छन् तर विशेष पहिला जो हाम्रो कलचरमा सानो सानोमा पिट्टूहरू खेला हुन्थ्यो ढुङ के अरे पाँच ढुङ्गे खेलाहरू योहरू त अहिले एकदमै स कलचरबाट नै हाम्रो हट्टिसकेको छ अहिलेको नानीहरूले त यो एक्काइसौँ शताब्दीमा खेल्ने भनेको त विशेष गरेर त्यही मोबाइलकै गेमहरू हो मोबाइलले नै पो गेमहरू खेलेर नै अहिलेका नानीहरू अगाडि बढ्ने कोसिस गर्छन् मोबाइलमा नै जति नै आएको नयाँ नयाँ खेलहरू नै वहाँ खेलेर हिजोआजका नानीहरूले अगाडि बढेका छन्